हामी जलपाइगुडी जिल्लामा बस्छौँ यहाँनेर धेरै आवासहरूको विकल्पहरू थुप्रै प्रकारको छ होटेल छ होम स्टे छ अनि होटेलको भाडाहरू यस्तै एक दिनको बाह्र सय पन्ध्र सय यस्तो हेरी हेरी छ होमस्टेमा पनि त्यस्तै खालेहरू छ खानासानाहरू खायो भने त्यसमा पनि खानाको एड गरेर अलिकति बेसी मात्रमा पैसाहरू तिर्नु पर्छ तर कुनै असुविधा भने कुरो छैन एकदम सुविधा पाउन सकिन्छ अनि पेयिङगेस्टको लागि पनि घरहरू राम्रो राम्रो पाउ पाउन सकिन्छ मन्थली जस्तै अब नानीहरूलाई स्कुलको लागि पेयिङ गेस्ट बस्नु पऱ्यो भने उनीहरूलाई तिन हजार पैँतिसयमा महिनाको गरेर एकदम सुविधा एकदम राम्रो खानासानाको बन्दोबस्त गरेर अरे पेयिङ गेस्ट पनि गर्न सकिन्छ र रेन्टको लागि चाहिँ मन्थली भाडाहरू यस प्रकार छ जसमा रुमरू हेरेर हुन्छ कसैको परिवार थुप्रो भएकोले गर्दाखेरि तिनवटा चारवटा रुम किचन टोइलेट बाथरुमहरू यस्तो सबैको एभाइलेभल छ भने चाहिँ त्यसमा अलिकति रेन्ट बेसी पर्छ जस्तै चार हजार पाँच हजार पनि पर्न सक्छ तर सिम्पल एउटा कोठा एउटा किचन यस्तो टोइलेट बाथरुमहरू मात्रै छ भने पन्ध्र सय दुई हजारमा पनि भाडा घरहरू पाउन सकिन्छ अरू यसमा कुनै प्रकारको असुविधा भन्ने छैन यहाँनेर यस्तो आवासहरू थुप्रै प्रकारको पाइन्छ तपाईँहरूलाई जस्तोमा सुविधा लाग्छ त्यस्तै फ्ल्याटहरू पनि पाइन्छ होटेल भयो होम स्टे भयो रेन्टको घर पेयिङ गेस्ट थुप्रै प्रकारको आवासहरू उपलब्ध हामीसँग छ यहाँ जलपाइगुडी उयसमा